म खाना खाँदाको मानिसहरू सँग खाना खाँदा आनन्द लिन्छु अनि मानिसहरूलाई खाजा या त डिनरको लागि आमन्त्रित पनि गर्छु हामी नानीहरूको बर्थडे हुन्छ त्यसमा हामी मानिसहरूलाई उ नानीहरूको साथीहरूलाई भयो आफ्नो साथीहरूलाई भयो छरछिमेकीलाई बोलाएर हामी खाना ख्वाउने गर्छौँ अनि जब दसैँ हुन्छ दिवाली हुन्छ त्यति बेला हामी सबै आफन्तहरू भेला भएका हुन्छौँ अनि ती आफन्तहरूलाई हामी खाना खान बोलाउँछौँ बिहामा त टाढो होस् चाहे नजिक होस् सबैलाई नै बोलाइन्छ अनि त्यसपछि सबै नै बसेर सँगै बसेर ठुलो ठुलो भोज जस्तै नै त्यहाँ खाना ख्वाउने गरिन्छ होइन अनि धार्मिक जब पूजाहरू हुन्छ मन्दिरहरूमा ठुलो भोजहरू राखिन्छ जस्तै यहाँ दार्जिलिङमा महाकाल मन्दिरमा नौ दुर्गाको पूजामा पुरा ठुलो भोज हुन्छ त्यहाँ पनि गएर मानिसहरूसित खानुमा त्यो भोज खानमा धेरै खुसी लाग्छ धेरै राम्रो लाग्छ घरमा पनि पूजाहरू हुँदा हाम्रो वरिपरिको मानिसहरूलाई बोलाएर भोज ख्वाउने गर्छु अनि त्यति बेला जब त्यो ना मानिसहरू आउँछन् उनीहरूलाई मलाई भोज ख्वाउनुमा खुसी लाग्छ घरमा कुनै पनि कार्य हुँदा कुनै पनि या त बर्थडेको पार्टी हुँदा या त पूजाहरू हुँदाखेरि घरमा मानिसहरूलाई बोलाएर खानाहरू मिठो मिठो खानाहरू बनाएर ख्वाउनुमा मलाई राम्रो लाग्छ मानिसहरूसँग त्यति बेला हाम्रो धेरै दिनमा भेटघाटको भएको दुःखसुखको बातहरू पनि हुन्छ अनि मिठो मिठो धेरै प्रकारको खानाहरू बनाएर ख्वाउनु धेरै राम्रो पनि लाग्छ अनि यस्तो कार्यहरू म घरमा पनि गरिरहन्छु